मलाई चाहिँ है रोचक लागेको कुरा चाहिँ अहिले जस्तो कि भारत सरकारहरूले त्यो दुई हजारको नोट बन्द भनेर भन्दैछ है अहिले चाहिँ मान्छेहरूले त्यो नोटहरू ब्याङ्कमा ल्याएर डिपोजिटहरू गर्दैछ है अहिले अब चाहिँ ब्ल्याक मनीहरू निस्किन्छ नि त किनकि अब कति मान्छेहरूले ब्ल्याक मनीहरू राखेको हुन्छ है त्यही कारणले चाहिँ अब अहिले चाहिँ त्यो ब्ल्याक मनीहरू सबै अब ल्याएर चाहिँ अब ब्याङ्कमा सबै डिपोजिट गर्नुपर्छ नि त त्यही भएर चाहिँ अब त्यो चाहिँ मलाई रोचक लाग्छ